मैले अहिलेसम्म कुनै नृत्य प्रतियोगितामा चाहिँ भाग लिएको छुइनँ तर अब अब इफ भाग उयो भयो भने चाहिँ म भाग लिन्छु किनभने चाहिँ अब मेरो सानैदेखि इच्छा थियो नि त होइन डान्सको चाहिँ सो अब भयो भने चाहिँ अब कम्पिटिसन भयो भने चाहिँ म भाग लिन्छु